नागरिकको सुरक्षा र समाजमा शान्ति कायम गर्न कानुनी व्यवस्थामा सुधार गर्नुपर्छ कानुनी व्यवस्था चाहिँ यही नागरिकको सुरक्षाको हिसाबले कडा गर्नुपर्छ त्यसले गर्दा नागरिकलाई अलिकति दुःख हुन्छ तर नागरिककै सुरक्षाको लागि जनताकै सुरक्षाको लागि हुन्छ त्यो कानुनी व्यवस्था देशमा देशमा दिनदिनै अहिले कानुनी अब कानुन कमजोर भएर अपराधको दर बढिरहेको छ यसलाई सामना कसरी गर्नुपर्छ भन्दा यसलाई सामना गर्ने एउटै मत्रै उपाय हो जनता पनि सचेत हुनुपर्छ र पुलिस प्रशासन जस्तो अरू पनि प्रशासनहरू पनि कडा कारवाहीका साथ काम गर्नुपर्छ कुनै पनि अपराध हुनुभन्दा अगाडि त्यो अपराधको जड्लाई पक्रिनु सक्नुपर्छ यदि कुनै अपराध त्यहाँ भयो भने त्यसको अपराधीलाई तुरन्तै कारवाही गर्नुपर्छ एउटा अपराधको अपराधीलाई कारवाही तुरन्तै भयो भने त्यो कारवाही देखेर अन्य अपराधीहरू पनि डराउने गर्छन् अनि त्यो डरले नै समाजमा अलिकति भए पनि अपराध कम्ती हुन्छ अरू पनि सचेत बन्छन् जनतालाई सचेत गराउने काम सर्वप्रथम गर्नुपर्छ जनता सचेत भयो भने समाजमा आफै अपराधको दर कम्ती हुन्छ आफुमा हुने अपराधको जानकारी चाहिँ जनताले पाए भने कसरी यसबाट बाच्ने उपाय उनीहरूले आफैँ निकाल्न सक्छन् अथवा समाजमा चेतना फैलाउने काम गर्नुपर्छ कि कसरी यसबाट बाच्ने कसरी अपराधबाट बाच्न सकिन्छ कसरी आफ्नो सुरक्षा गर्न सकिन्छ आफ्नो रक्षाको लागि जनतालाई आफै तैयार पार्नुपर्छ यसका लागि जन चेतनामूलक कार्यक्रमहरू आयोजित हुनुपर्छ पुलिस प्रशासनले गाउँ गाउँमा गएर जनतालाई सचेत गराउनुपर्छ अथवा समाजका युवाबर्गलाई चाहिँ ट्रेनिङ दिनुपर्छ कि कसरी यस्तो हुन्छ प्रशिक्षण दिएर युवावर्गले यदि प्रशिक्षित भए कसरी लड्नुपर्छ यसबारे भने समाजमा शान्ति कायम हुनसक्छ बढ्दो अपराधको दरलाई कम गर्ने अर्को उपाय के छ भने धेरैभन्दा धेरै रोजगारको व्यवस्था गर्नुपर्छ देशमा रोजगार कम्ती भएको कारणले जनताहरूमा अराजकता फैलिएको छ अराजकताको कारणले कसले के गर्ने कहाँ गर्ने कसरी आफ्नो पेट पाल्ने समस्या भएको छ पेट पाल्ने समस्याको कारणले मान्छे चाहिँ दुखी बन्दैछ पेट पाल्ने नै मुल समस्या भएको कारणले गर्दा मान्छेले घरी घरी अपराध गर्छ पेट पाल्नको लागी अपराध गर्छ अनि धेरैभन्दा धेरै रोजगार व्यवस्था भयो भने मान्छेले पेट पाल्न अपराध गर्नु पर्दैन अनि पेट पाल्नको लागि गरिएको अपराधहरू त्यसरी कम्ती हुन सक्छ अनि समाजमा शान्ति कायम हुन्छ समाजमा शान्ति कायम गर्ने अन्य उपायहरू पनि छन तर सबभन्दा कारगर उपाय चाहिँ के होला भन्दाखेरि समाजका मान्छे समाजको प्रत्येक व्यक्तिलाई सचेत गर्नुपर्छ कि कहाँ कसरी समाजको कुन क्षेत्रबाट कसरी चाहिँ हुँदैछ यो अपराधहरू यो अपराधहरू हुने कारणहरू के हो अपराधको जरालाई पक्रिनु पर्छ अपराधीलाई सजाय दिनुभन्दा त्यो अपराध हुनबाट बाच्नु पर्छ अपराध हुनबाट कसरी बाच्ने भन्ने चेतनामूलक कार्यक्रमहरू सरकारद्वारा गरिनुपर्छ सरकारले यस बिषयमा गम्भीर कार्यवाही गर्नुपर्छ यसमा न्यायलयहरूको पनि भूमिका छ कहीँ कतै बलात्कारहरू भयो भने सजाय तुरन्तै सजायको माँग हुनुपर्छ र सजाय पनि तुरन्तै भयो भने अरू त्यस्ता गैर कानुनी काम गर्नेहरूलाई पनि मनमा डर हुन्छ अनि त्यसै कारणले पनि समाजमा यस्ता गतिविधिहरू कम्ती हुन सक्छन्